हुन त मैले है प्रायः खानाहरू त बनाई नै रहन्छु तर अहिलेसम्म चाहिँ धेरै खानाहरू बनाएँ तर मैले यसबाट स्क्रेचबाट चाहिँ कुनै पनि खाना है खाने कुराहरू चाहिँ बनाएको छुइनँ